मलाई बाइकिङ सुरु गर्न प्रेरणा पाएको कुरामा हेर्नु हो भने घरमा नै बाइक थियो र दाजुहरूले चलाएको देख्दा यता उता बाटोमा चलाएको देख्दा अरू अरू अन्य व्यक्तिहरूले पनि चलाएको देख्दा मलाई पनि चलाउन मन थियो र त्यसै सन्दर्भमा मैले पनि बाइक सिकेँ अनि त्यसै गरी मैले चलाउन थालेँ अनि चलाउँदै जाँदा चलाउँदै जाँदा धेरै जोस पनि आउन थाल्यो धेरै जग्गाहरू बाइक लिएर गएँ साथै नयाँ नयाँ ठाउँहरू घुम्न पाउँदा मजा पनि आयो अनि त्यसरी नै वर्षहरू बित्दै गए बाइक चलाउँदै गएँ अन्य अन्य ठाउँहरू जान जान थालेँ अनि त्यसरी चलाउँदा चलाउँदा जोसहरू विकसित भएर आयो